दार्जिलिङ जिल्ला चाहिँ एक्चुअल्ली सेन्टर नै भन्न सक्छौँ शिक्षाको केन्द्र भन्न सक्छौँ किनभने यहाँनिर धेरवटा स्कुल कलेजहरू हामी भेटाउँछौँ जहाँनिर शिक्षा प्रदान गरिरहेको छ पहिलादेखिको मिसनेरीजहरू आएर पनि यहाँनिर शिक्षाहरू प्रदान गरिरहेका छन् धेरै असल इन्टरनेसनल लेबलको स्कुलहरू पनि स्कुल कलेजहरू पनि हामी भेटाउँछौँ जहाँनिर अन्तराष्ट्रिय छात्र छात्राहरू आएर आफ्नो शिक्षा लिइरहेका छन् अनि यहाँनिर कोचिङ सेन्टर्सहरू पनि धेरै हामी पाउँछौँ जहाँनिर निटको कोचिङ सेन्टरहरू पाउँछौँ आइआइटीको लागि या त कुनै पनि कम्पिटेटिभ इक्जामको लागि हामीले यहाँनिरबाट एउटा कोचिङ हामीले लिनसक्छौँ यहाँनिर विद्यालयहरू सरकारी विद्यालय सरकारी कलेजहरू चाहिँ साह्रै राम्रोसँगले हेरचाह गरिएको चाहिँ हामी देख्न सक्दैनौँ अलिकति अवस्था चाहिँ साह्रै राम्रो चाहिँ छैन